पानीको दुःख हामीलाई बहुत छ साह्रो छ दु ख छ त्यो भएर बाटोको पनि एकदमै समस्या छ हामीलाई नेताहरू जुनै नेता आएर पनि उनीहरूले पनि खोउ केही पनि गरेको छैन उनीहरूले हेर्दैन पनि उनीहरूले खालि अब आफ्नो उयो मात्रै आफ्नो स्वार्थ मात्रै हेर्छ त्यही भएर अहिले रोडहरू पनि बिग्रेर हामीले ओहोरदोहोर गर्नु पनि स समस्या परिरहेको छ सबै कुराको दु ख छ हामीलाई हिँड्डुल गर्नु नै हामीलाई चाहिँ साह्रो दुःख छ